हलो ए हजुर भन्नुहोस् न ए छ त कुन चाहिँ लानुहुन्छ मेरोमा थुप्रो छ फ्रुट्सहरू ऊ यो भयो एप्पल भयो है म्याङ्गो भयो बानाना अरू थुप्रो छ धेरै किसिमको हाम्रो चाहिँ अब यहाँ गोटाको हिसाबमा बेच्छ मैले है अब तपाईँलाई यस्तै अहिले कसरी बजारकै रेट कति भन्ने त मैले अब हजुर हजुर ए हुन्छ लानुहोस् न अनि त अब कैले आउनुहुन्छ अनि त म पनि हेरिदिन्छु नि क् कति लानुहुन्छ के के लानुहुन्छ है

अब अहिले बजारमा अब म चाहिँ सबैलाई त्यही रेटमा दिँदैछु सबैलाई हो बजारकै रेटमा हजुर हजुर

थुप्रो छ छ आ निकै भन्नुहोस् न हजुर हजुर अब हजुर हजुर बानानाको अब दर्जन हेरेर हुन्छ होइन अब कस्तो छ अब हजुर हजुर

हजुर छ छ छ फ्रुट्सहरू सबै छ प्रायः हजुर हजुर ग्रेप्सहरू त हेर्नुपर्छ एकपल्ट ग्रेप्सहरू चाहिँ ए हुन्छ हुन्छ पाउँछ पाउँछ ए हुन्छ भन्नु हुन्छ म जोड राख्छु नि ल